हाम्रो यस हाम्रो गाउँठाउँमा चाहिँ खेती कृषकहरूले गर्ने खेती भनेको चाहिँ अलैँची अनि कुच्चो छन् र त्यस खेती गर्नुको लागि चाहिँ गाउँबाट धेरै टाढो जङ्गलमा जानुपर्छ र त्यस जङ्गलमा जाँदाखेरि त्यस गरेको खेती कृषकहरूले गरेको खेती कुच्चो अलैँची यहाँबाट चाहिँ बाटो अप्ठ्यारो छ र त्यस अप्ठ्यारो बाटोमा गाडी घोडा नपुगेको हुनाले हाम्रो अब कृषकहरूले दुःखकष्ट गरेर त्यसलाई बोकेरै ल्याउँछन् र बोकेर ल्याइसकेपछि घरमा त्यसलाई स्टक गरेर राखेपछि व्यापारीहरू हामी कृषकहरूले बजारमा पुऱ्याउनु पर्दैन र व्यापारीहरू घरमा आउँछन् किन्नको लागि र त्यस गरिएको सालभरि गरिएको खेतीलाई अब हामीले यदि बजारमा पुऱ्याएर बेच्न सक्यौँ भनेलाई हामीले भनेको जस्तो दाम पाउँछौँ तर हामीले अब कृषकहरूले अब बजारमा नपुऱ्याउनु सक्ने हुनाले गर्दाखेरि हाम्रो घर घरबाट लान्छन् र त्यसमा अलिकति दामसाममा ठगिने गर्छ व्यापारीहरूले र बाटो धेरै अप्ठ्यारो छन् त्यसलाई तर पनि हाम्रो गाउँका कृषकहरूले बोकेर ल्याएर त्यसलाई पानीहरूबाट बचाएर घामहरूबाट बचाएर त्यसलाई विभिन्न किसिमको चिजबिजहरूबाट बटा बचाएर यहाँ ल्याएर हाम्रो कृषकहरूले बेचबाच गर्ने गर्छन्